हाम्रो गाउँ चाहिँ रिम्बिक हो अन्त हाम्रो गाउँमा हस्पिटलहरू टाढोमा छ पैँसठ किलोमिटर दार्जिलिङ टाउनदेखि टाढो पर्छ अन्त हाम्रो गाउँमा कसैको हात खुट्टाहरू भाँच्चिदा भने हाम्रो गाउँमा वैद्य जुन जस्तो आ वैद्यहरूले हातखट्टालाई राम्ररी सिधा पारेर भाँच्चिएको जग्गामा जरिबुट्टीहरू लगाएर लेपहरू लगाएर बाँसको बाँसको भाटाहरू फुटाएर काम्रो बाँधेर चाहिँ राखिदिन्छ अन्त त्यसपछि पछि प्रकिया चाहिँ जस्तै अब दबाईहरू मह अन्डाहरू दुधमा फिटेर खाने दिनु दिन्छ अन्त त्यो हातखुट्टा भाँच्चिएको छ वा रि रिकभर हुनु दुई तिन महिना लाग्छ दुई तिन महिना बादमा रिकभर हुन्छ राम्ररी हुन्छ रिकभर अन्त हाम्रो हामीलाई हातखुट्टाहरू भाँच्चियो भने साह्रो पर्छ दार्जिलिङ टाउनदेखि घर टाढो हुन गएकोले हस्पिटलहरू पनि छेउमा छैन अन्त हामीलाई त्यो हातखुट्टा भाँच्चिएको रिकभर गर्नु अलिक कठिन नै पर्छ